हेलो गुड मर्निङ

हजुर मै हो त

हजुर भन्नुहोस् न सुन्दैछु हजुर मै हो त लयर ए हजुर हजुर हजुर अस्ति मैले त्यो केसको डिटेल्सहरू पठाइदिएको थिएँ त हेर्नुभयो ए तपाईँको हजुर जित्नुहुन्छ तपाईँको त्यो ठुल ठुलो कुरा नि त होइन रहेछ त्यो सेक्सनहरू नि केही लाग्दैन अलि अलिकति झगडा त रहेछ जित्छ नसुर्ताउनुहोस् जित्नु त

हेर्नुहोस् म त अब महँगै लयर हो अस्ति अब अरूको पनि हेरिङ् गर्दा म दस हजारै लिन्छु हो यो अस्ति हेयरिङको दस हजार अब यो केस अझै लामो गयो सेकेन्ड हेयरिङ गर्नुपऱ्यो भने अझै दस हजार अझै सस्तो सस्तो लयरहरू पनि छ तपाईँ त्यहाँ गएर सोध्नुस् म त महँगै लयर हो

अब त्यो त तिर्नैपऱ्यो त्यो त होइन त्यो त मिल्दैन नि त मिल्नै सक्दैन हजुर हुन्छ तपाईँको त्यस्तो दस तारिकहरू हुन्छ होला हो हजुर म एकतालि हेरिदिन्छु कि यहाँ यहाँबाट पहिला त यहाँबाट हेरेर म तपाईँलाई भनिदिन्छु त्यस्तै दस एघार तारिक नै परेको छ जस्तो लाग्यो तपाईँको ए हुन्छ हजुर हवस् हजुर